विशेष गरेर यस क्षेत्रमा विभिन्न चराहरूका प्रजातिहरू पनि पाउँने गर्छ र चराहरूमा विशेष गरेर ढुकुर रुपी त्यस पछाडि अब परेवा लाहाँचे अनि डाँफे मुनाल हुकुस त्यस पछाडि मजुर पनि पाउने गर्दछ अनि गौँथली चिबे चरा फिस्टाहरू पनि यस क्षेत्रमा अत्यधिक मात्रामा पाइन्छ र विशेष गरेर मलाई मनपर्ने चरामा चाहिँ अब मलाई काग मन पर्दछ जसले गर्दाखेरि कागले चाहिँ पर्यावरण सन्तुलनमा पनि निकै महत्त्वपूर्ण भूमिका खेल्दछ र अर्को के विश्वास पनि रहेको छ भने काग चाहिँ एउटा सन्देशको दूत एउटा दूतको वाहकको रूमा पनि हेर्ने गरिन्छ र विशेष गरेर मलाई मनपर्ने ए चरामा चाहिँ काग पनि रहेको छ